समय अनुसार परिवर्तन त आउने कुरा नै हो र जसरी यो मनोरञ्जनको कुरा गर्दाखेरि चाहिँ पहिला उहिले नै अब मलाई त त्यस्तो याद पनि छैन मेरो बाजे बोजूको पालोमा चाहिँ अब मादल बाँसुरी यस्तोहरू सबै घरमै बनाएको इन्स्ट्रुमेन्टहरू यो बजाएर बेलुका साँझतिर आगो ताप्दै नै बाजा गाजा बजाएर गाीत गाउँदै नाच्ने नाचिरहेको छ गीत गाउने गाइरहेको छ अनि तासहरू खेल्ने यता एक साइडमा खेलिरहेको छ यसरी चाहिँ मनोरञ्जन गर्ने गर्थ्यो अरे र त्यहाँदेखि पछाडि बिस्तारै रेडियो आउन थाल्यो रेडियो आइसके पछि टेप रेकर्ड आउन थाल्यो त्यो क्यासेटमा चल्ने त्यहाँदेखिको सिडी डिभिडी गर्दै ब्ल्याक एन्ड ह्वाइट टिभी कलर टिभी गर्दै आयो कम्प्युटर त्यहाँदेखिको अहिले चाहिँ हालैमा चाहिँ मोबाइल फोन टेक्नोलोजीमा पनि परिवर्तन धेरै आइसकेको छ जस्तो चाहिँ अहिले मोबाइल फोनमा हामी जति नै टाढामा भए पनि आफ्नो आफन्त हामी मोबाइल फोनबाट कनेक्ट हुन सक्छ इन्टरनेट लगाएर त्यहाँदेखि जति नै टाढोमा जस्तोसुकै स्थितिमा पनि म हामी एक अर्कालाई हेर्नु डेली बात गर्न सक्छौँ के छ कसो छ हाल खबर पहिला जस्तो चिठी लेखेर एक हप्ता एक महिना पर्खिनु पर्दैन र यो परिवर्तनले एकदमै सजिलो भएको छ तर त्यहीँनेरिमा फेरि अब मान्छेलाई एकदमै अल्छे पनि बनाएको छ किनभने सबै कुरा हामी फोनमै पाइहाल्छ हामीलाई एउटा सामान चाहियो हामी फोनबाट अनलाइन अर्डर गर्छौँ हामीलाई केही खानु मन लाग्यो पकाएर खानु भन्दाखेरि हामी बेस्ट अनलाइन अर्डर गरेर त्यो अलरेडी पाकेको कुनै होटेलमा पाकेको रेस्टुरेन्टमा पाकेको जुन चाहिँ रेस्टुरेन्टको खानु मन लाग्यो त्यही हामी अर्डर गरेर खानु सक्छौँ अनि मनोरञ्जन पनि अहिले त धेरै जस्तै अब गिटार पियानो यिनीहरू चाहिँ पहिला हाम्रो यतातिर चाहिँ थिएन र अहिले चाहिँ धेरै यो सबै इन्ट्रोड्युस भयो त्यसै कारणले गर्दाखेरि यो म्युजिकल फिल्डमा पनि धेरै परिवर्तन आइसकेको छ अनि डान्सको पनि पहिला सायद नै एकै खाले डान्स हुन्थ्यो होला तर अहिले त्यो डान्स फर्म पनि हामीले फोनमा युट्युबमा हेरेर वा रिल्स इन्स्टाग्रामतिर हेरेर हामीले धेरै डान्सको फर्महरू पनि जान्नु सक्दैछौँ थाहा हुँदैछ र त्यसै कारणले गर्दाखेरि यो परिवर्तन चाहिँ राम्रो पनि छ अलिकिति नराम्रो पनि छ र रिल्स भिडियोस मोबाइल गेम्स यो सबैमा पनि धेरै नै मान्छे इन्गेज हुनु थालेको छ अनि यो इन्स्टाग्राम युट्युबमा चाहिँ हामी कता कता घुमेर जस्तै अब हामी बाइक स्कुटी हुनेहरू राइड गएर हामी आफैँ पनि भिडियो बनाउन सक्ने भएको छौँ यो चै एक प्रकार राम्रै पनि छ किनभने हामी जे गर्दैछौँ डेली लाइफमा त्यो हामी सबैलाई देखाउनु सक्छौँ कि हामी कस्तो कल्चरबाट आएको हो हाम्रो फ्यमिली ब्याक ग्राउन्ड कस्तो छ हामीले के गर्दैछौँ यो हामी डे टु डे लाइफको भिडियो बनाएर भ्लग बनाएर हामी अपलोड गर्न सक्छौँ अनि ठाउँ ठाउँको जस्तै अब हामीहरू कहिले नगएको ठाउँको बारेमा पनि हामी जान्न सक्छौँ कि त्यहाँ कस्तो छ मान्छेहरू के गर्दो रहेछ दिनको दिन के काम गर्दो रहेछ उनीहरू कसरी मनोरञ्जन गर्दो रहेछ त्यो कुरा पनि हामी अहिले इन्टरनेट यो मोबाइल फोनको मार्फत हामी जान्न पाउँछौँ